मलाई चाहिँ कुन कुराले पहिलोपटक योगसँग योगको अभ्यासमा आकर्षित गरायो भने मैले योगाको ज्ञानहरू त अब विद्यार्थी जीवनदेखि नै लिएको थिएँ होइन अलिअलि अनि प्रायःजस्तो हामी अब टिभीतिर पनि होइन अनलाइन सबैतिर नै हेरिरहेको छौँ र यो गर्नु चाहिँ स्वास्थ्यको लागि धेरै राम्रो हो भनेर मैले धेरै अगाडि नै सुनेको धेरै अगाडिदेखि नै सुन्दै आएको है अनि सबैले नै भन् भन्छन् तर पनि अब मेरो जुन चाहिँ मैले स्कुलमा गरे तापनि स्कुलमा केही अभ्यास गरे तापनि त्यो चाहिँ मेरो जीवनमा मैले अप्नाउनु सकेको थिइनँ अप्नाएको अप्नाएर हेरेको थिइनँ तर जब म बिमारी परेँ जुन चाहिँ मेरो गाउटको बिमार थियो र त्यो गाउटको बिमारलाई दबाईहरू खाँदाखेरि पनि दबाई खाइन्जेल मात्रै जाती हुन्थ्यो त्यहाँदेखि दबाई खाउन्जेल जाती हुन्थ्यो तर दबाई खाइसकेपछि दबाईको पावर सकिएपछि मलाई त्यो रोगले फेरि सताइहाल्थ्यो त्यो रोग फेरि बल्झिहाल्थ्यो त्यो कारणले गर्दा म एकदमै गाउटको बिमारले गर्दा म धेरै ग्रसित भइरहेको समयमा म यस्तो खालको मैले फिल गरेँ मैले सोचेँ अब यो मेरो जुन चाहिँ रोग छ यो चाहिँ अब लाइफटाइम जिन्दगीभरिको लागि नै रहेछ त्यो कारणले अब यसलाई चाहिँ मैले कसरी योबाट चाहिँ मुक्ति पाउनुपर्ने भनेर सोचेँ अनि म म आफैले म आफैले म आफैलाई सोचेँ कि अब म एकपल्ट चाहिँ योगा गर्छु सबैले भन्छ योगा चाहिँ एकदम गर्नु जरुरी छ भने को सुनेको छु तर अब अब चाहिँ म मेरो जीवनमा यो योगालाई अप्नाएको छु र यो योगाले योगा अप्नाएर म जाती भयो भने चाहिँ म सधैँभरि नै योगा गर्ने छु भनेर मैले सोच लिएर चाहिँ मैले यो कुरोले चाहिँ मलाई खासमा चाहिँ योगाप्रति चाहिँ साँच्चै नै योगा गरिसकेपछि मेरो जुन चाहिँ गाउटको बिमार थियो एकदमै आराम भयो त्यही कारणले चाहिँ मलाई यो गाउटको बिमारको बिमारले गर्दाखेरि चाहिँ यो योगासँग सम्पर्कमा ल्यायो अथवा योगा चाहिँ त्यहाँबाट नै मैले आकर्षित भएर दिएँ मेरो जीवनमा अप्नाए